मलाई स्कुलमा हुँदाखेरि म्याथ सबैभन्दा राम्रो लाग्थ्यो है गणित गर्दाखेरि मज्जा आउँथ्यो एकप्रकारको त्यसलाई सल्भ गर्दाखेरि विभिन्न गणितको उयो प्रश्नहरू सल्भ गर्दाखेरि मज्जा लाग्थ्यो त्यसको कन्सेप्ट बुझेको छ भने म्याथम्याटिक्स एकदमै सजिलो हुन्थ्यो र पछि गएर मैले साइन्स लिन्छु भन्ने मेरो एउटा इन्टेन्सन थियो र त्यसले गर्दाखेरि मलाई गणितले निकै आकर्षित पनि गरेको थियो र गणित विषयमा मलाई गर्नु एकदमै अरू सब्जेक्टभन्दा चाहिँ रमाइलो लाग्थ्यो